कालिम्पोङ जिल्लाको हावापानी चाहिँ अब जुन चाहिँ मेन बजारमा छ मेन सहरमा चाहिँ अलिक निकै जाडो नै रहन्छ तर अब अलिक तल तल्लो जिल्लमा चाहिँ यस्तो पनि छ कि कति जग्गा धेरै गरममा गरम जाडोमा जाडो हो त्यस्तो खालको अनि त्यहाँको तापमान चाहिँ अब झन्डै बिसदेखि पच्चिस डिग्री सेल्सियसहरूको बिचमा रहन्छ अनि अब गरममा त त्यस्तो हुँदैन अनि धेरै जाडो त मैले अनुभव गरेको छुँ तर अब यो खडेरी भयो होइन बाढीहरू भयो त्यस्तो चाहिँ त्यस्तो खालको अनुभव गरेको छुइनँ अब धेरै जाडोमा कस्तो अनुभव रहेको छ भन्दाखेरि त अब कस्तो भन्नु है पहिल्यैदेखिको अब जाडे सहेरै आएको त मलाई त्यस्तो खालको त अब यहाँ बाहिर जब सहरतिर जान्छु कालिम्पोङ डिस्ट्रिक्टदेखिको बाहिर निस्किन्छु तब चाहिँ म अनुभव गर्न सक्छु जब धेरै गरम हुन्छ तब चाहिँ मलाई लाग्छ कि अँ मैले जाडो पनि अनुभव गरेको रहेछु भनेर अनि अब जुन चाहिँ पर्यावरण भयो या त या त अब परिवर्तनहरू देखिरहन्छु भन्दाखेरि चाहिँ पहिला त मलाई हाम्रो जिल्लामा कतिवटा जग्गातिर हिउँ पनि पर्ने गर्थ्यो अहिले चाहिँ जुन चाहिँ हुँदैन त्यही कारण चाहिँ त्यही हो अब जुन चाहिँ अब परिवर्तनहरू देखेको कुरा चाहिँ त्यति नै हो